पुस्तक शृङ्खला चाहिँ नभनौँ पुस्तक शृङ्खला भन्दा पनि पुस्तकहरू चाहिँ छन् धेरै छन् अनि त्यसबाटै म आनन्द उठाउँछु अनि जुन यो पुस्तकहरू निकै पढी पढिन्छ ज्ञान अर्जन गरिन्छ

शृङ्खला त छैन पुस्तकको मसँग एउटा पुस्तकको जुन शृङ्खला हुन्छ त्यो पुस्तक त छैन तथापि अरू अन्य किताबहरू छन् जसबाट म ज्ञान आर्जन गर्छु अनि मलाई आनन्द दिन्छ अनि मलाई एकदमै प्रिय छ मेरो किताबहरू